जुन भारत स्वतन्त्र भए पछाडि चाहिँ जुन गोर्खाहरूको लागि चाहिँ गोर्खाहरूकोपट्टिबाट चाहिँ संविधान सभामा पहिलो हस्ताक्षर गर्ने व्यक्ति अरी बहादुर गुरुङको तपाईँ घरको परिवारको बुहारी हुनुहुँदो रहेछ है त्यही नाताले तपाईँ राजनीति विषय त धेरै याद हुनुपर्ने र तपाईँलाई राजनीति बिषय र त्यो विषय के कति याद छ हामीलाई साझा गरिदिनुहोस् न हजुर मो यही राजनीति गर्ने परिवारकै बुहारी डम्बरसिहँ गुरुङको भाई नरबहादुर गुरुङको चाहिँ म बुहारी हुँ वास्तवमा अनि अरी बहादुर गुरुङ चाहिँ यहाँ मेरो ससुराको चाहिँ भाइ हुनुहुन्थ्यो राजनैतिक क्षेत्रको विशेष कुरा गर्दा गरौँ भन्दाखेरि चाहिँ सर्वप्रथम म अरी बहादुर गुरुङ डम्बरसिहँ गुरुङ एलबी गुरुङ उहाँहरू सबै सबै नै भारत स्वाधिनको लागि चाहिँ स्वाधिन सङ्ग्राम मा अघि बढ्ने व्यक्तिहरू स्वाधिनको लागि चाहिँ अघि बढ्ने व्यक्तिहरू चाहिँ उहाँहरू हुनुहुन्थ्यो त्यति वेला पहिला जुन पर समयमा भारत स्वा स्वाधीन भयो त्यति बेला उहाँहरू राजनैतिक क्षेत्रमा थिएन डम्बरसिहँ गुरुङहरू उहाँहरू चाहिँ अब त्यति बेला त यो राजनैतिक क्षेत्रको कुराहरू गर्दाखेरि चाहिँ खालि भारतमा त कङ्ग्रेस मात्रै थिए त्यही कङ्ग्रेसको उसमा नै उहाँहरूले चाहिँ गर्दै थिए पछि कसरी चाहिँ यो राजनैतिक क्षेत्र चाहिँ कसरी भयो भन्दा चाहिँ गोरुबथानमा एकजना लेडी उहाँहरूको घर त गोरुबथानमा पनि थियो डम्बरसिङ गुरुङको बाउको जुद्दबिर गुरुङ उहाँको घर त उतै थियो त्यहाँनिर चाहिँ यो डम्बरसिङ गुरुङहरू चाहिँ वहाँनिर बस्दाखेरि चाहिँ त्यतापट्टि चाहिँ चियाबगानहरूको चाहिँ वहाँनिर मेम्बरहरू के के हुनुहुन्थ्यो अरे त्यो कतिवटा त थाहा छैन मलाई त्यतिबेला चाहिँ एकजना लेडी बङ्गालीसँग चाहिँ बिहे भएको हाम्रै नेपाली लेडी उहाँलाई चाहिँ त्यो बेङ्गालीले चाहिँ आफ्नो प्रपर्टी नदिएर चाहिँ प्रपर्टी देखाएर उहाँलाई बाहिर दखल गर्दा खेरि धेरै नै कचेडा भएको रहेछ त्यति बेला त्यो लेडीको चाहिँ केस लड्दाखेरि चाहिँ डम्बरसिहँ गुरुङ चाहिँ उहाँको फरमा गएर वाकालत गर्नु जाँदाखेरि चाहिँ तिमी वकिल हैनौ तिमी बस तिमी बोल्नु पाउँदैनौ भनेर कोर्टमा भन्दा चाहिँ त्यति बेला चाहिँ उहाँलाई साह्रै मनमा लागेछ एउटा वकिल होइन म र वकिल पनि नहुँदाखेरि त बोल्नु पनि नपाउँदो रहेछ भनेर घरमा आएपछि आमा म अब वकालत पढ्न जान्छु भनेर कलकत्तामा उहाँले फेरि वकालत पढेर आएर त्यो लेडीको केस फाइट गर्नुभयो अरे डम्बरसिहँ गुरुङज्यूले फाइट गर्दाखेरि त्यो केटी लेडीको त्यो के अरे केस जितेपछि त्यहाँदेखि होइन हामी गोर्खा जातिको लागि एकजना बोलिदिने मान्छे हुनै पर्ने रहेछ अब तपाईँ नै अब अगाडि बढ्नुपर्छ भनेर त्यसरी गर्दाखेरि चाहिँ गोर्खा लिग चाहिँ जन्म भएको रहेछ गोर्खा लिग जन्म भएपछि त्यहाँदेखि राजनीतिक क्षेत्रमा उहाँ धेरै अघि बढ्नु भयो तर उहाँहको स्वास्थ चाहिँ दिन दिनै बिग्रिएर उहाँलाई चाहिँ चेस्ट केस भएको थियो अरे त्यति बेला ट्युबरक्युलोसिस भन्थ्यो दबाई पानी थिएन सुके नासको अनि त्यसो गर्दा गर्दा चाहिँ उहाँलाई घरि बाख्रा बाँधिदिन्थ्यो अरे घरि बाख्राको दुध खुवाउने अरे घरि के गर्दा गर्दै उहाँ एकदमै कम्ती उमेरमा उहाँको निधन भयो त्यहाँदेखि त्यसो गर्दै गर्दै पछि चाहिँ एनबी गुरुङज्यू चाहिँ फेरि कङ्ग्रेस जोइन गर्नु भएर उहाँ एमएलए भएर चाहिँ धेरै यहाँ पहाडको क्षेत्रको चाहिँ विकासमा लाग्नुभयो अरे कसरी लाग्यो भन्दाखेरि चाहिँ नरबहादुर गुरुङ कसरी चाहिँ राजनैतिकमा आयो भनेर प्रश्न गर्दा त्यत बेला नेहरू चाहिँ यहाँ होम्समा आएको बेलामा यहाँ आउनुभएको थियो अरे त त्यति बेला चाहिँ नेहरूले तिमी एकलै एउटा पार्टी लिएर के गर्छौ तिमी पनि कङ्ग्रेसमै जोइन गर अनि तिमीले गोर्खा जातिको लागि चाहिँ तिमीले कुछ गर त्यसो गर्दा मासमा गरेको र एकलै गरेकोमा फरक पर्छ भनेर फेरि उहाँलाई कङ्ग्रेसमा जोइन गराएर गर्नु भयो अरे तर त्यति बेला उहाँले पनि हाम्रो गोर्खा जातिको लागि लेख्नुसम्म लेख्यो अरे सबै कुरो माथि पुगेको तर होइन अहिले अर्को मिनिस्टरले चाहिँ होइन अहिले यो अलिक पछि गर्दा हुन्छ यो हाम्रो अरू नै कुरा चाहिँ मिलाइहाल्नु पर्छ भन्दाखेरि चाहिँ यो पछि भन्दाखेरि चाहिँ त्यतिकै थाँतीमा थाँतीमा रहँदा हामी गोर्खा चाहिँ पछि नै भयौँ अरे पछि त्यसो गर्दा गर्दा गजेन्द्र गुरुङज्यू नाइन्टिन सेभेन्टी टुमा फाइट गर्नुभयो उहाँ कङ्ग्रेसमा उठ्नुभयो उहाँले पाँच वर्ष जित्नुभयो यहाँ धेरै उन्नति भयो यहाँको पाहाडवासीको धेरै धेरै नानी छोरा छोरीहरूले केटा केटीले काम पनि पाए त्यति बेला त्यहाँदेखि सेकेन्ड टाइम फेरि उहाँ हार्नुभयो त्यहाँदेखि फेरि उहाँ हारिसकेपछि लु हुँदैन रहेछ यो हामी चाहिँ बङ्गालमा बसेर अब छुट्टै राज्यको लागि चाहिँ हामी लड्नु पर्छ भनेर फेरि प्रान्त परिषद गऱ्यो प्रान्त परिषदमा हामी एकदमै अघि बढ्यौँ त्यति बेला गर्नुसम्म गऱ्यौँ प्रान्तमा उनाइसौँ ब्यासी सालमा त हामीले डन्ठा खाएर धुलाई खाने त सर्वप्रथम लेडी त मै नै हो हिरन हामी सपले धुलाई खाएको त्यतिबेला त्याँदेखि पछि आएर घिसिङज्यू आउनुभयो हामीसँगै मिटिङ हुन्थ्यो घिसिङज्यूको र त्यति बेला हामी अघि बढ्दै गयौँ छुट्टै राज्य हुनुपर्छ भन्दै अघि बढ्दैथ्यौँ पछि गएर फेरि यो जुन हाम्रो गो छुट्टै राज्य गोर्खाल्यान्डको माग चाहिँ घिसिङज्यूले अघि बढाएर लानुभयो त्यहाँदेखि हामी प्रान्तहरू चाहिँ अब एउटा पार्टीलाई लाँदैछ हामी किन अघि बढ्ने भनेर हामी पछि नै भयौँ र पछि नै बसेर अधि बढ्दै गयौँ र पछि गोर्खाल्यान्ड गोर्खाल्यान्ड भन्दा भन्दा एन जिएनएल काउन्सिल भयो फेरि काउन्सिल बिस एकाइस वर्ष पुग्दा फेरि गोर्खाल्यान्ड गोर्खाल्यान्ड जिटिए बन्यो फेरि जिटिएले पनि फेरि गोर्खाल्यान्ड गोर्खाल्यान्ड भन्दैथ्यो फेरि अहिलेको खोइ के पार्टी हो जिटिएकै के भयो कोनी अब कङ्रेसकै अन्डरमा आयो फेरि गोर्खाल्यान्डको त कुरा छैन तर अब फेरि गोर्खाल्यान्डको आन्दोलनले चाहिँ फेरि जिटिए नै जन्मायो त्यसले गर्दा हामी पाहाडवासीमा चाहिँ गोर्खाल्यान्डको धोको चाहिँ धोको नै रह्यो र अहिले हामी यहाँसम्म पुग्यौँ अहिले क्षेत्रमा चाहिँ मलाई यो राजनैतिक क्षेत्रहरू केही मन पनि परेको छैन मन पनि पर पर्दैन पनि बुढेसकाल पनि लाग्यो लाग्यो त्यति धेरै अब यो राजनैतिक क्षेत्रमा चाहिँ बुजेको पनि छुइनँ तर आउने दिनहरू चाहिँ राम्रो होस् भविष्य हाम्रो पहाडको उज्जवल होस् भन्ने चाहिँ म कामना चाहिँ राख्छु किनभने कतिसम्म दबिएर बस्ने कति कुरो त हामी थाहा पनि पाउँदैनौँ रेहछौँ यहाँ पहाडवासीले अब कतिसम्म यसरी बित्ने हो कि र ह अझै योभन्दा राम्रो दिनहरू पनि आउने हो कि र राम्रै दिनहरू आवोस् भन्दै म हाम्रो हाम्रो पहाडवासीलाई चाहिँ शुभकामना छ हाम्रो पहाडवासीलाई हाम्रै नानीहरूको लागि भविष्य उज्जवल होस् भन् भन्छु म त र अहिले यो राजनैतिक क्षेत्रमा चाहिँ म चैँ छुइनँ